हेलो तपाईँ युनाइटेड ब्याङ्कबड बोल्नुभएको हो हजुर सुन्नुहोस् न म अस्तिनिर पनि आएको थिएँ नि तपाईँहरूको ब्याङ्कमा मेरो चाहिँ नि के भएको छ भने चाहिँ मेरो जति पनि मनी लाइक ब्याङ्कमा हालेको जति पनि पैसा छ त्यो सबै नै रोकिएको छ त्यसले गर्दा मैले अनलाइन अर्डर पनि गर्नु सकेको छुइनँ र केही पनि मैले मगाउनै सकेको छुइनँ न त मेरो एटिएमबाट निकलिन्छ न मेरो पासबुकबाट पनि केही देखाउँदैछ अनि यस्तो भन्नुहुँदैछ कि ब्याङ्कमै पैसा चाहिँ रोकिएको छ भनेर भन्नुहुँदैछ अस्ति पनि म आएको थिएँ त्यत्रो लाइनमा बसेँ त्यहाँदेखिन् त्यो पासबुक अपडेट गराउने जग्गामा पनि पुरा लाइन थियो तर पनि मैले बसेर लास्टमा गराइसकेको थिएँ तर पनि तपाईँहरूले भन्नुभयो कि घरमा गएर पनि घरमा गएर अनलाइन यो सर्च गर्दा हुन्छ भनेर तर लास्टमा चाहिँ त्यस्तो केही पनि भएन अनि दुई महिना भइसक्यो पैसा अड्किएको हजुर अन्त पासबुक पासबुकमा पनि केही देखाएको छैन त्यहाँदेखिन् एटिएम पनि गएको थिएँ एटिएममा पनि मिनी अपडेट हुँदो रहेछ नि त्योमा पनि केही देखाएकै छैन अनिखेरि यसरी जाँच गर्दाखेरि अरूहरूलाई सोध्दाखेरि चाहिँ ब्याङ्कमा नै पैसा रोकिएको छ भनेर चाहिँ आउँदैछ हो हजुर ब्याङ्क हजुर यो खासमा चाहिँ के कारणले गर्दा किनभने मैले हेर्नुहोस् है मैले मो एउटा स्टुडेन्ट हो म कता पढ्नु पर्छ घरिघरि आउनु पनि सक्दिनँ होइन अनिखेरि जहाँ ब्रान्च छ त्यहीँनिरै नै गोएर सोध्नु भनेर भन्नुहुन्छ जति पनि यसरी पेमेन्ट पेमेन्टहरूको जति पनि प्राबलमहरू हुन्छ गएर त्यहाँनिर नै देखाउनु भन्नु हुन्छ अनि म बाहिर अहिले आउट अफ स्टेट पढ्दैछु सँगसँगै मैले फेरि आफ्नो पैसा कमाएको पैसा नै हो यो म स्टडी गर्दै पार्ट टाइम जब गर्दै मैले कमाएको पैसाहरू हो अनि अहिले अचानक आएर फेरि यसरी रोकिइरहेको छ ब्याङ्कमा छैनहरू भन्दै आउँदाखेरि त हामीलाई पनि साह्रो पर्छ र घरिघरि हामी फेरि यता कालिम्पोङ आएर यता ब्याङ्क ब्रान्चलाई गएर देखाउनु पर्छ त्यस्तो प्रबलमहरू हुन्छ अनलाइन देखाउनु भन्नुभएको थियो अनलाइन पनि छैन त्यस्तो केही आएको छैन अस्ति पनि मैले ड्रेस अर्डर गरेको थिएँ होइन त्यति बेला पनि क्यास अन डेलिभरी गर्दा थिच्दाखेरि पनि आएन त्यहाँदेखिन् त्यो अनलाइन पेमेन्ट त झन् आउँदै आएन किन यस्तो भन्दैथ्यो कि ब्याङ्कमा इनसफिसेन्ट ब्यालेन्स छ भनेर देखाउँदैछ पैसा हालेको हो सबै हालेको तर पनि त्यहाँनिर रोकिएको भनेर देखाउनु हुँदैछ कि त्यस त्यो चाहिँ के कारणले हो गर्दा भनेर मैले बुझ्नै सकिनँ अनि तपाईँहरूले कृपया गरेर त्यो चेक एकखेप चेक गरदिनुभएको भए चाहिँ हुन्छ हुन्छ म आउँछु भोलि भोलि ब्याङ्क आउँछु कि हुन्छ

थ्याङ्क यु